विद्यालयको पाठ्यक्रममा ब्याङ्कको ऋण ब्या ऋण बाँकीहरू नानीहरूलाई सिकाउनु अब आवश्यक्तै कुरो हो सिकाउनु पर्छ सानैदेखिको जानेको राम्रो हो पहिलाको नानीहरूलाई त अब त्यस्तो सिकाएको हुँदैन थियो अनि जान्दैनथे र ठुलो हुन्जेलीसम्म पनि उनीहरूको ब्याङ्कको अकाउन्ट नै हुदैन थियो नानीहरूको त्यसरी नै पैसा जम्मा गर्नु सक्दैनथे